हेलो तपाईँ अभिनय रेस्टुरेन्टको दिदी बोल्नुभएको हो मैले हिजो तपाईँको होटेलबाट खाना अर्डर गरेको थिएँ खाना चाहिँ मैले आलु कोपी दाल भात अन्त मासु अर्डर गरेको थिएँ त्यसको बिल चाहिँ मैले पाएको छुइनँ मैले तपाईँको हिस्ट्रीबाट गएर पनि डाउन्लोड गरेँ अन्त अलिक सेटिसफाई भइनँ तपाईँले मलाई बिल पठाइदिनुहोस् न